ए

ए हजुर हजुर ए हजुर कतिजना आउनु हुँदैछ हजुर रुम हजुर रुम बुक गर्नु हुन्छ कि तपाईँको रुम छ छ रुमको लागि त तपाईँको केही उयो छैन यहाँ त रुम त मिलिहाल्ने हो तपाईँको छ गेस्टको लागि एक्स्ट्रा रुमहरू पनि होइन छ तपाईँहरूको लागि छ हुन्छ सबैलाई हुन्छ यो रुम त सबैको लागि भनेर हजुर हजुर अर्ग्यानिकहरू पाउँछ तपाईँको जस्तै अब सिमीदेखि लिएर भयो भेन्डी बैगुनहरू करेला यता तपाईँको यस्तै कुरोहरू पाइबस्छ तपाईँको यी बस्तीमा भएको तपाईँको लोकल कुरो जस्तै बन्द कोपी फुल कोपीहरू ब्रोकौलीहरूदेखि लिएर सबै कुरो हुन्छ हजुर घुम्ने कुरोहरू छ तपाईँको जस्तै अब तपाईँको यो यहाँबाट तपाईँ जानुपर्यो भने त्यहीँ टी गार्डनहरू पनि घुम्नुलाई एकदम नजिक परिहाल्छ तपाईँको यहीँबाट घुम्नु सकिन्छ तपाईँको यति मात्र नभएर तपाईँको स्विमिङ पुलको व्यवस्थाहरू पनि एकदम राम्रो छ यति मात्र नभएर तपाईँको जुन ओरेन्ज जुस फ्याकट्रीहरूतिर पनि तपाईँहरू घुम्नु सक्नु हुनेछ तपाईँको इको टुरिज्म एरिया पनि यहीँ नजिकै भएकोले गर्दा तपाईँहरूलाई सुविधै हुन्छ एकदमै एकदमै राम्रो हुन्छ तपाईँको नजिकै छ हजुर घुम्ने जग्गाहरू थुप्रै छ तपाईँको पाहाड पर्वत मतलब सिनेरीहरूदेखि लिएर तपाईँको क्यामपिङहरू सबै हुन्छ क्याम्पिङ तपाईँको अहिले फिलहाल चाहिँ अब क्याम्पिङ अहिले फिलहाल चाहिँ अब तपाईँको बन्द छ तैपनि अब तपाईँहरूले क्याम्पिङ बस्न चाहन्छु भन्नु भयो भने तपाईँको हुन्छ यहाँ बाह्र माइल पोखरीदेखि लिएर यताउता सिफ्ट गर्न सकिन्छ यो कुरो चाहिँ दुधको भन्नु भएको हजुर हजुर यहाँ गाई पालनहरू गर्नेहरू थुप्रै छ तपाईँको जस्तै अब यहाँनिर फार्महरू पनि सानोतिनो फार्महरू पनि छ तपाईँको दुधको व्यवस्था तपाईँको राम्रै हुन्छ तपाईँको एकदम हजुर हजुर भोट कार्ड तपाईँको आधार कार्ड बुझाउनु पर्छ तपाईँको आधार कार्ड बुझाउनु पर्छ त्यस्तै हो तपाईँको डकुमेन्ट्स सोमा चाहिँ अन्त काँ हुन्छ हुन्छ हुन्छ